गाउँको खेलहरू त धेरै धेरै रमाइलो हुन्छ जस्तो कि हर गाउँमा फुटबलहरू भइरहेको हुन्छ है तर त्यसमा फुटबलमा त्यो गाउँको फुटबलमा है भिडहरू कम्ती भए पनि है अडियन्सहरूको सङ् जनसङ्ख्या कम्ती भए पनि है तर त्यसमा त छुट्टै छुट्टै खाले रमाइलो भइरहेको हुन्छ अन्त फेरि बजार बजारमा त है गेम्सहरू जस्तो बजारमा पनि फुटबलहरू हुन्छ है बजारतिर त है ठुल्ठुलो अडिटोरियमहरू हुन्छ ठुल्ठुलो स्टेडियमहरू हुन्छ है अन्त फेरि त्यहाँ त भिडहरू ज्यादा हुन्छ है त्यहाँ पनि छुट्टै मजा आउँछ है त्यहाँ हेर्नेलाई खेल्नेलाई है धेरै मजा आइरहेको हुन्छ है अन्त फेरि त बजारतिर त है प्रायः जस्तो त है स्टेडियमहरूमा त है ग्रास ग्राउन्डहरू हुन्छ जहाँनेरि गाउँतिर त ग्रास ग्राउन्डहरू हुँदैन है अन्त फेरि त धेरैवटा अब कुराहरू त है छ है अन्त फेरि त गाउँमा खेलिने त प्रायः जस्तो गेम्सहरू है बालिकादेखि हामी है बच्चादेखि खेल्दै आएको हो जस्तो गिल्ली डन्डाहरू भयो है उयस्तो डिप गोलीहरू भयो है त्योहरू हामी सानैबाट खेल्दै गएर खेल्दै गएर खेल्दै आइरहेको हुन्छौँ जस्तो लट्टु घुमाउनेहरू अनि खोप्पीहरू खेलिरहेका हुन्छौँ है गाउँतिर त है अनि तर त्यस्तोमा बजारमा त है नानीहरूले त अहिले त्यस्तो खेल्नु पाइँदैन है त्यस्तो ठाउँहरू पनि हुँदैन खेल्ने है अन्त फेरि तिनीहरूलाई त याद पनि हुँदैन बजारतिर त है मान्छेहरू धेरै बिजी भएर त बिजी भएरहेको हुन्छ है अन्त फेरि त्यही कारणले त त्यस्तो खेल्नु ओर्नु पाइँदैन है अनि फेरि तर गाउँमा त है त्यो बुढो मान्छेहरूले पनि है घरमा घरकै आमा बाबाले पनि है नानीलाई धेरैवटा खेलहरू सिकाइरहेको हुन्छ है अन्त है यो त्यो खेलहरू चाहिँ सिक् सिक् सिक्छन् है अन्त फेरि त अब बजारतिर त अब एकदम अब त्यो खेलहरू त हुँदैन है किनभने त्यसको ठाउँ नै हुँदैन अन्त फेरि ठाउँ नभए पछि ठाउँ नभएको कारणले पनि हो अन्त फेरि अर्को त घर त्यो नानीलाई कसैले नसिकाएर ठुलो मान्छेले नसिकाएर पनि हुन्छ है तर ब बजारकोले है अन्त धेरै कुरामा है तिनीहरू अघि बढिरहेको हुन्छ धेरै कु धेरै खेलहरूमा है तिनीहरूको उयोहरू हुन्छ है तर गाउँ गाउँको उयसमा त है खेलहरूमा त मान्छेहरू है आफ्नो टाइमहरू पनि मुस्किलले निकालेर खेल्छ तर ब बजारतिर त एकदम तिनीहरू त्यो रहर हुन्छ है तिनीहरूको त्यो हभी हुन्छ तिनीहरूले त्यो मजाले उयो गर्दै खेल्छन् ओर्छ्न है अन्त फेरि त धेरैवटा त्यस्तो कुराहरू छ है अन्त अन्त एरियातिर है अन्त गाउँमा गाउँदेखि लिएर ब बजारमा है अन्त फेरि त त्यसमा हामी सबजना त है गाउँ गाउँ घरमा है गएर खेल्नु है अन्तखेरि त बजारतिर गएर पनि हामी खेलेर त हामीले त हामीले त आफ्नो एक्सपिरियन्सहरू त है यसरी अरूलाई पनि सेयर गर्न सकौँ है हामी त्यहाँ गएर हामी एक्सपिरियन्स गराऊँ है गाउँको मैदान र बजारको है ग्राउन्डहरू मैदानहरू लिएर त हामी त अब एक सब गएर हामीले एक्सपिरियन्स गरिराखौँ भनेर त हामी त त्यही गर्दै गर्दै हामी सबजनाहरू है त्यो मैदान खेलमा है कति रमाइलो हुन्छ र अन्त फेरि त त्यो बजारको मैदानमा कति रमाइलो हुन्छ भन्ने त हामीले त त्यसमा त है हामीले त एक्सपिरियन्सहरू गर्यौँ है अनि फेरि त मैले पनि धेरै कुराहरू एक्सपिरियन्स गरेको छु है म गाउँमा पनि म मेरो आमाको माइत गाउँमा हो है म त्यहाँ पनि कति ग्राउन्डहरू गएर है त्यहाँ त्यहाँको ग्राउन्डमा त के फरक छ भन्दाखेरि त गाउँको ग्राउन्डमा त है हिलो नै बेसी है हिलो बेसी धुलो उडिरहेको है र पनि त्यसमा छुट्टै मजा छ है त्यहाँनेर नयाँ केटा केटीहरू एकदम खेलिरहेको है चारै तर्फ खेलिरहेको चारै तर्फ हरियाली तर बजारतिर त है अब ग्राउन्डहरू पनि राम्रो हुन्छ है तर तर पनि है त्यहाँतिर अब स्ट्रिक्ट रुलहरू हुन्छ बजा बजारतिर त है र गाउँ घरमा त है त्यस्तो रुलहरू हुँदैन आफ्नो मर्जीले आफ्नो उयोले खेलिरहेको हुन्छ है त्यो खेलहरूमा त है धेरै धेरै धेरै धेरै मजा आउँछ है अन्त फेरि त मेरो विचारमा त है बजारको र गाउँको खेलहरूमा त है दुइवटा खेलहरू त बराबर हो अनि दुइवटा खेलमा त छुट्टै छुट्टै मजाहरू आउँछ अन्त फेरि त गाउँ घरमा है एकदम खेल भइरहेको बेलामा त द दसैँ तिहारतिर है त्यो खेलहरू भइरहेको हुन्छ त्यसै बजारमा फेरि हुँदैन है त हउसीहरू हुन्छ है गाउँ घरमा त्यो हउसीहरूमा त छुट्टै मजा आउँछ जस्तो कि मेलाहरू लाग्छ मेलामा हउसीहरू भइरहेको घुर्नी डाइसहरू भइरहेको त्यस्तो फेरि बजारमा त्यस्तोहरू केही पनि हुँदैन है अनि त त्यस्तो कारणले गर्दाखेरि त है त्यो पनि हाम्रो अब एउटा खेल नै भइहाल्यो होइन अब सब कुरा त्यही हो सब सामान्य दुइवटा कुरालाई त हामी एक्सपिरियन्स गरौँ है हामी सबजना होइन